तपाईँलाई अलिकति सानो रिक्वेस्ट गरौँ भनेको म यहाँ कालिम्पोङमा कालिम्पोङ डिस्ट्रिकमा आइपुहेको छु र तपाईँले राम्रो गाइड गरिदिनु गरिदिनुहुन्छ भनि सुनेको थिएँ मैले र विशेष गाइडको विषयमा खास कुरो के छ भने चाहिँ म मलाई चाहिँ अलिकति पाहाडी लोकगीतहरू साह्रै मलाई मनपर्छ सुन्नुहुँदैछ अँ साह्रै मलाई मनपर्छ र त्यसले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ कतिवटा भाषाको र भाषाको केही भाषा छ र कतिवटा चाहिँ यहाँ यसको एल्बमहरू निक्लिएको छ हो यसो जान्नपाउँ न हौ भन्नुहोस् त अनि यहाँ मैले सुनेको च्याब्रुङमा पनि गीतहरू बनाएको छ अरे त्यो च्याब्रुङ चाहिँ राई हो कि लिम्बु लिम्बु भाषामा हो त्यो चाहिँ अब ए सुब्बा भाषामा भनेपछि हजुर हजुर ए भनेपछि भनेपछि तामाङको नि छ तामाङको नि डम्फुमै गीतहरू हुन्छ प्राय नि

हजुर अनि अर्को अर्को अर्को मैले सुनेको यहाँनिर त्यो जुन चाहिँ एउटा दमाई बाजाहरू बजाउँछ त्यो चाहिँ बिहातिर पो एकदम बिहातिरमा एकदम बजाउनु पर्छ अरे त्यो